हेलो सर गाडी अझैसम्म आइपुगेन त तपाईँलाई मैले त्यत्रो एडभान्स दिएर हिजै गाडी बुक्ड गरेको म एयरपोर्ट अब ठिक टाइममा पुग्नु पर्ने अब मलाई फ्लाइट ढिलो भयो भने त तपाईँले अब के गर्नुहुन्छ तपाईँलाई अब म त मेरो अब फ्लाइट ढिलो भयो भने चाहिँ फ्लाइटको टिकटको पैसा चाहिँ म तपाईँद्वारै मागौँ कि के गरौँ अब मलाई त यसरी अब तपाईँले हिजो मलाई यति बजी पठाउँछु भनेर वचन दिएको थियो मैले तपाईँलाई पाँच बजी पठाउनु भनेर त्यत्रो भनेको सर त्यही भएर अब तपाईँले ढिलो पठायो अब अहिले छ नाघिसक्यो मेरो फ्लाइट अब नै बजी उड्नुपर्ने म त त्यहाँ दुई तिन घन्टा पुग्नै लाग्छ त्यो भएर मलाई ढिलो हु हुन्छ अब तपाईँलाई त म अब यो गाडीको भाडा त हिजो अब मैले अब एडभान्स दिएको तपाईँबाट फिर्ता लिन्छु लिन्छु फ्लाइट पनि छोडेछ भने म तपाईँलाई त्यो फ्लाइटको टिकटको पैसा पनि लिन्छु अब तपाईँलाई मैले एउटा विश्वास गरेर चाहिँ अब हिजो बुक्ड गरेको थिएँ न भने म अरू नै एजेन्सीबाट पनि बुक गर्थेँ तपाईँले अब मलाई विश्वासघात गर्नुभयो